भारतको शिक्षा प्रणालीमा अब भारत देशको शिक्षा कस्तो छ भन्दाखेरि चाहिँ अब यहाँको शिक्षामा धेरै सुधार पहिलाकोभन्दा पहिलाको पहिलाको सताब्दीभन्दा अहिलेको उइसमा धेरै नै सुधार छ तर अब अन्य देशहरू अन्य देशहरूसँग तुलना गर्नु पर्दा हो भने चाहिँ अब भारत भारत देश चाहिँ अब धेरै नै पिच्छे छोडेको छ अन्य देशहरू भन्दा शिक्षामा चाहिँ किनभने अब अन्य अन्य देशहरू जस्तै जापानहरूमा हेरी गयो भने त्यहाँनिर अब त्यहाँनिर अब शिक्षा प्रणालीमा अब धेरै नै धेरै नै सुधार ल्याएको छ जस्तै अब उनीहरूले अब उनीहरूको उनीहरूको समयमा उनीहरूको अब जेने उनीहरूको अब समयको अब विद्यार्थीहरूले चाहिँ अब उनीहरूको अब सानै क्लासदेखि नै सानै सानै उयोदेखि नै अब उनीहरूले आफ्नो आफ्नो आफ्नो आफ्नो विभाग विभाग विषय विभाग विषयहरू चुन्ने उनीहरूलाई अधिकार थियो जस अनि अनि हाम्रो भारत देशमा चाहिँ त्यो अधिकार चाहिँ कुनै पनि विद्यार्थीहरूले पाएन अब उनी अब चाहिँ भारतको भारतको विद्यार्थीहरूले चाहिँ जुन चाहिँ जुन चाहिँ अब जुन चाहिँ अब हाम्रो शिक्षा शिक्षा प्रणाली शिक्षा प्रणा प्रणाली विभागबाट पठाइ दिनुहुन्थ्यो हामी भारतको भारतको विद्यार्थीहरूले त्यही अनुसार नै पढाइ गर्नु पर्ने थियो जसद्धारा चाहिँ हामीलाई हामीलाई अब उयो बढा बढ्दै उयो हुँदै गर्दा अब हाम्रो उयो हुँदै गर्दा अनि हामीले त्यस्तो उयो गर्नु सकिन पनि भारत अन्त भारतको शिक्षा कस भारतको उइसमा चाहिँ अब हामी चाहिँ अब शिक्षा प्रणालीमा चाहिँ अब हामी धेरै पिच्छे नै रहेको छौँ अनि अरू अन्य देशहरूसँग तुलना गर्दा चाहिँ अब हाम्रो देश धेरै नै छोडिएको छ अनि हामीले हामीले यो अधिकार पनि पाइएको भए चाहिँ अब हाम्रो भारत भारत देशको अब शिक्षा प्रणाली चाहिँ अब धेरै नै धेरै नै अब धेरै नै उयो धेरै नै धेरै नै माथि जान्थ्यो धेरै नै अब धेरै नै सुधार हुन्थ्यो हाम्रो शिक्षा प्रणालीमा अरू देश अरू देशहरूभन्दा पनि अब अनि हामीले हामीले गुमाएको अनि हामीले गुमाएको कुराहरू चाहिँ अब के के हुन् भन्दाखेरि चाहिँ अब जस्तै अब अरू देशहरूमा चाहिँ अब धेरै नै धेरै नै अब शिक्षा शिक्षा नै शिक्षा राम्रो छ धेरै शिक्षा राम्रो छ जसद्धारा कि उनीहरूको उनीहरूको विद्यार्थीहरूले उनीहरको विद्यार्थीले उनीहरूको विद्यार्थीले अब पढ्दै पढ्दै जाँदा पढ्दै जाँदा उनीहरूलाई धेरै नै राम्रो राम्रो कामहरू कामहरू उनीहरूलाई उनीहरूले पाउँथ्यो कामहरू उनीहरूले गर्नु पाउँथ्यो अनि हाम्रो हाम्रो उइस भारतमा चाहिँ अब त्यस्तो अब पहिलादेखि नै पहिलाको उइसमा नै अब त्यस्तो अधिकार नभएर चाहिँ अधिकार नभएर चाहिँ हामीले चाहिँ उयो गर्न चाहिँ पाइन पनि हामीले त्यस्तो उयो गर्न चाहिँ पाएन पनि त्यस्तो त्यस्तो शिक्षा चाहिँ लिन हामीले पाएन पनि जसद्वारा चाहिँ हाम्रो सामान अधिकार थियो अनि अनि अनि अरू कुराहरू चाहिँ अरू कुरा चाहिँ